हेलो यो पेनाङ रेस्टुरेन्ट हो हजुर के अरे मलाई चाहिँ त्यहाँबाड नि पक मोमो अर्डर गर्नुथियो कि तर हेर्नुहोस् न हौ मेरो त जिपेमा त ब्यालेन्सै छैन र केरे यो खाना डेलिभेरी भएपछि है तपाईँको त्यो मैले रिसिभ गर्दाखेरि मैले क्यास अन डेलिभरी गर्न सक्छु यदि क्यास अन डेलिभरी हुन्छ भने चाहिँ मलाई चार डबल मोमो फाक्सा मोमो पठाइदिनोस् न